दार्जिलिङ जिल्लामा धेरैवटा कष्टहरू पनि हामीले भोग्नु पर्ने हुन्छ जस्तै यसमा मेन एउटा कुरा चाहिँ छ फोहोरको वेस्ट म्यानेजमेन्ट चाहिँ राम्रो तरिकाले हुन सक्दैन किनभने यस्तो वेस्टलाई फ्याँक्ने पनि जग्गाहरू हामी पाउन सक्दैनौँ त्यहाँनिर त्यो एउटा हुन्छ टुरिस्टहरू पनि धेरै मन पराउँदैन त्यस्तो कुराहरू अर्को ट्राफिक जामको कुराहरू पनि छ सानो कन्जस्टेट बाटो भएको कारणले गर्दाखेरि धेरै ट्राफिक जामहरू हामीले पाउँछौँ यो चुनौती त भयो त्यसबाहेक चिया श्रमिकहरूले पनि धेरै कष्टहरू भोगिरहेका छन् उनीहरूले वेजेजहरू राम्रो नपाएर कतिचोटि त्यो टी गार्डनहरू बेचेर उनीहरू धेरै अब्युज भइरहेका छन् हामी यही नै माग्छौँ कि नेताहरूले यो कुराहरूलाई राम्रोसँगले याद गरेर